दार्जिलिङ जिल्लामा स्वास्थ्य सेवाको सुविधा त छ तर व्यवस्थापन भने उस्तो सन्तोषजनक छैन अनि यहाँ अहिले आधुनिक तथा अत्याधुनिक यो जाँच यन्त्रहरू आइसकेका छैनन् यो सिलगढीसम्म माथि सबै छन् तर दार्जिलिङमा त्यो पुगिरहेको छैन अनि त्यसले गर्दाखेरि चाहिँ यो चिकित्सा यो उपचार गर्नुमा चाहिँ अब एकदमै समय पनि लाग्छ समस्या पनि हुन्छ अनि खर्च पनि धेरै लाग्ने गर्छ र यसले चिकित्सा सुविधा अनि सेवाहरूले चाहिँ क्षेत्रीय समुदायका आवश्यकतालाई केही आंशिक रूपमा चाहिँ पूर्ण गर्दै आइरहेको छ अनि प्राथमिक चिकित्सा सुविधा चाहिँ दिन्छ भन्दाखेरि हुन्छ